र मैले रेस्टुरेन्टमा है रेस्टुरेन्टबाट अर्डर गरेको थिएँ यो तिमीले बिग्रिएको हिजोको बासी खाना मैले प्राप्त गरेँ पाएपछि एकदमै बासी यसले त हामीलाई बिमार हुन्छ यो यसले यो प्रकारको बासी खानाहरूले गर्दाखेरि र तिमीहरूले चाहिँ एकदम राम्रोसँग खाना दिनुपर्छ फ्रेस खाना दिनुपर्छ यो सडिएको खानाले गर्दाखेरि हेर हाम्रो शरीरलाई प्र प्रब्लम हुँदैछ बिमारहरू आउँदैछ किसिम किसिमका बिमारहरू फैलिँदैछ यसरी बासी खानाहरू नराख्ने म तिमीलाई एउटा सजेस गर्दछु भाइ किन भन्दाखेरि यो प्रकारको खानाले गर्दाखेरि हाम्रो नानीहरूलाई हामी खुवाउँछौँ है र यो जुन तपाईँहरू उसिनेर बेग्लै राख्नुहुन्छ फ्रिजमा राख्नुहुन्छ यो खानाहरू एकदमै नराख्ने मैले यस्तो प्रकारको पाएँ यो खाना खाएपछि मेरो नानी बिमारी भयो यसलाई मैले हस्पिटल लानुपऱ्यो र यो प्रकारको खानाले गर्दाखेरि हामी हाम्रो शरीरलाई राम्रो भएको छैन यो सडिएको खानाहरूले गर्दाखेरि जति होस् तिमीहरूलाई म एउटा सजेस गर्न चाहन्छु भन्नु चाहन्छु तिमीहरूले एकदमै राम्रो खाना दिने है हामीले एकदमै राम्रो खाना पाउँदैनौँ रेस्टुरेन्टबाट अर्डर गरेको होइन त्यस कारणले गर्दाखेरि तिमीहरूले एकदम खाना राम्रो हामी तिमीहरूमाथि विश्वास गर्छौँ हामी थाकेको हुन्छ हामी किन अर्डर गर्छौँ भन्दा विश्वासको साथमा अर्डर गर्छौँ तपाईँहरूलाई त्यस कारणले गर्दा तपाईँहरूको खाना हामीलाई निर्धक्क पर्छौँ हामी तर तपाईँहरूको खाना एकदमै सडिएको थियो एकदमै गन्हाउँदै थियो यो एकदम बासी गन्हाइरहेको थियो यस्तो खानाले हामीलाई अमिलो भइरहेको थियो नुन त्यो खाना अमिलो थियो त्यसमा सेन्ट आउँदै थियो त्यो सेन्ट आउनु हुँदैन थियो त्यस्तो के आएको होइन यसमा त्यही कारणले गर्दा तपाईँहरूले त्यसमा बेसी खाना बासी भयो यो खाना तपाईँको रोटी हेर्नुहोस् दाल हेर्नुहोस् हेर्नुहोस् दाल तपाईँले यो के दाल दिनुभएको थियो कस्तो तड्का दाल दिनुभएको हिजोको तड्का दाल छ हिजोको रोटी छ त्यसरी हिजोको रोटी दाल तड्काहरू हामी खानु पैसा तिरेर पनि यस्तो खानु हुँदैन नि त र तपाईँहरूले राम्रोसँगको खाना दिनुपर्छ हामीलाई र राम्रोसँग तपाईँहरूले खाना दिनुभयो भने तब तपाईँहरूको रेस्टुरेन्ट अगाडि जान्छ यसरी खानाकोले गर्दा बर्बादी हुन्छ हाम्रो बर्बाद हुन्छौँ र तपाईँहरूले मान्छेलाई राम्रोसँग खानाहरू दिनुहोस् राम्रो खाना दिनुहोस् र म तिमीहरूलाई यही भन्न चाहन्छु